हजुर दाजु नमस्ते ए तपाईँको विष्णु इलेक्ट्रनिक दोकान है हजुर ए हजुर हजुर अस्ति मैले तपाईँकोबाट फ्रिज लगेको थिएँ एकदमै अब मलाई मन पऱ्यो राम्रो भयो होइन तपाईँले जुन प्रकारले मलाई भन्नुभएको थियो यसको त्यो फ्रिजको विषयमा त्यस्तै अब काम गर्दैछ अनि तपाईँलाई धन्यवाद दाजु